मलाई चाहिँ ठन्डा महिना साह्रै मनपर्छ ठन्डा महिना चाहिँ अब यस्तो हो अब ठन्डा महिनामा चाहिँ अब मनपरेको कारण चाहिँ अब जनवरी भयो फरवरी भयो घुम्नु पनि अब फेमिलीसँग घुम्नुको लागि चाहिँ अब राम्रो हो अब समयमा होइन स अब फेमिलीसँग घुम्दाखेरि चाहिँ अब राम्रो लाग्छ अब ठन्डा महिना चाहिँ मौसम राम्रो लाग्छ ठन्डा महिनामा चाहिँ अब यस्तो हुन्छ कि अब नानीहरू पनि अब त्यस्तो बिमार भएको जस्तो लाग्दैन अब गरम महिनामा चाहिँ अब प्रायः नानीहरू बिमार भएको जस्तो लाग्छ अनि त्यही कारण चाहिँ मलाई ठन्डा महिना चाहिँ साह्रै मनपर्छ होइन ठन्डा महिना चाहिँ अब यस्तो हुन्छ कि अब जे अब लुगाहरू लाउँदा पनि आफूलाई तातो राम्रो हुन्छ होइन अब त्यसको लागि चाहिँ अब मलाई चाहिँ ठन्डा महिनै मनपर्छ अन्त त्यादेखि त अब घुम्न जानु फेमिलीमा नानीहरू है फेमिलीसँग घुम्नु जानु मज्जा लाग्छ अब जनवरीतिर होइन फङसन अब हुन्छ अब जनवरीको है जनवरीमा अब साह्रै अब जनवरीको चाहिँ अब राम्रो लाग्छ मलाई अन्त अब जाडो महिना चाहिँ अब मनपर्छ अब ठन्डा महिना अनि त्यही कारणले चाहिँ अनि मलाई ठन्डा महिना चाहिँ साह्रै मनपर्छ अन्त ठन्डा महिना चाहिँ मलाई ठन्डा महिना आउँदा खुसी लाग्छ ठन्डा महिना चाहिँ मलाई साह्रै राम्रो भएको जस्तो लाग्छ ठन्डा महिनामा चाहिँ मलाई चाहिँ मौसमभरिमा चाहिँ मलाई जाडो महिना चाहिँ मनपर्छ सबै फेमिलीसँग चाहिँ घुम्नु पनि पाउँछ त्यही भएर चाहिँ मलाई चाहिँ ठन्डा महिना चाहिँ साह्रै मनपर्छ